हाम्रा क्षेत्रमा स्टेडियमहरू ग्राउन्डहरूमा खेलकुद गराउन धेरै सुविधाहरू छ किनभने यहाँका क्षे यहाँ यो क्षेत्रका धेरै युवाहरू हो अभिभावकहरू खेलकुदमा अग्रसर हुनु हुन्छ र केटा केटी युवाहरूलाई पनि त्यही रेसुपा सुविधा उपलब्ध गराउनु हुन्छ